ए नमस्ते सर ए म सुस्मिताको आमा बोलेको कि सर हजुर मेरो नानी अलिक बिसञ्चो भयो कि उसलाई डक्टर देखाएँ आज रिपोर्ट लिएर बेङ्गलोर जानु भन्नुहुँदैछ कि एक हप्ता जस्तोको छुट्टी दिँदा हुन्छ होला है हजुर एक हप्ता जस्तै आउनु जानु टाइम लाग्छ होला कि अन्त नि रिपोर्टहरू पनि लगेर जाउँ भन्दैछु नि त मिल्छ होला सर होइन म नजिककोलाई देखाउनुभन्दा चाहिँ उसको बाबाले चाहिँ बाहिर बेङ्गलोरहरूतिरै बरु लग्यो भने राम्रो डक्टरलाई देखायो भने राम्रो हुन्छ भन्नुहुँदैथ्यो नि त कि हजुर होइन उसलाई छाती दुख्छ छाती दुख्छ भन्छ कि अन्त डक्टरहरूले च्येस्टहरूको डाउट गर्दैथ्यो नि त कि त्यही भएर नि मिल्छ होला सर

ए हजुर घरमै नानीहरूको के के पढायो है म अलिकति उसको साथीहरूकोबाट लिएर गर्दा पनि हुन्छ होला नि है कि न त टिचर भएकोमै आइ आउँदा पनि मिल्थ्यो होला सर हजुर हजुर सर ए हजुर

हजुर हजुर

हुन्छ हुन्छ सर हुन्छ हुन्छ हुन्छ हुन्छ धन्यवाद सर